हेलो ए हजुर आन्टी म यता उयोबाट बोलेको कि गाउँबाटै बोलेको कि कर्सियङबाट अन्त हजुर हजुर अन्त एकजना साथीले दिएको कि यो के अरे भनेको थियो तपाईँको बारेमा कि तपाईँहरूले उयो बेच्नुहुन्छ भनेर माछा माछा हजुर हो ठिकै हो ए हजुर हजुर त्यसकै लागि गरेको थिएँ हजुर कुन कुन माछाहरू छ कुन कुन माछाहरू छ लोकलमा नि हजुर हजुर

हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर ए कति चाहिएको थियो भन्दाखेरि नि त्यो भोलि ठिकै हुन्छ होला हजुर हजुर ए हजुर ए हजुर ए हजुर मागुर चाहिँ कसरी केजी छ हजुर अहिले तपाईँकोमा ए तिन सौ रुपियाँ केजी ए फ्रेस चाहिँ हुन्छ नि फ्रेसै हुन्छ है ए भाँडा चाहिँ आफ्नै ल्याएर आउनुपऱ्यो हजुर ए हजुर ए हुन्छ ए हजुर हजुर ए हजुर ए हजुर हजुर ए हजुर ए हुन्छ हुन्छ दिदी भनेपछि म भोलि तपाईँहरू घरमै हुनुहुन्छ होला म भोलि निस्किन्छु नि ल हुन्छ दुई केजी मागुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ दिदी ए हुन्छ दिदी हुन्छ दिदी म भोलि आएर हेर्छु नि ल हुन्छ हजुर हुन्छ हुन्छ दिदी होइन हुन्छ हुन्छ हजुर हुन्छ हुन्छ

हजुर हुन्छ हुन्छ